हेलो हेलो हजुर भन्नुहोस्

अन्त अँ हुन्छ यहाँ के त यहाँ तपाईँहरूलाई एकदम स्वागत छ हाम्रो पाहाडको जुन चाहिँ कल्चर छ है पाहाडको कल्चरमा एकदमै एकदमै रिच छ यहाँको कल्चर है अन्त आ अहिले चाहिँ अब कस्तो छ हाम्रो यहाँ एउटा कल्चरल डिपार्टमेन्ट पनि बनाएको छ है अन्त कल्चरल डिपार्टमेन्टले अब विभिन्न प्रोग्रामहरू आयोजित गर्छ है अन्त त्यस्तो जस्तो कि अब यो अब जस्तो कुनैपुनि अकेजनमा जस्तै अब है एउटा प पन्ध्र अगस्टको टाइममा भयो या दसैँको टाइममा भयो या कुनै पनि एउटा जस्तै भानुभक्त ज भानुभक्तको जयन्तीमा भयो यस्तो हाम्रो एउटा जुन चाहिँ इन्पोर्टेन्ट दिनहरू हुन्छ त्यो दिनमा हामीले चाहिँ एउटा सांस्कृतिक कार्यक्रम हुन्छ अन्त त्यो कल्चरल डिपार्टमेन्टमा चाहिँ अब कतिजना इम्प्लोइहरू हनुहुन्छ है कसैले मादल ब बजाउँछ कसैलो ढोलक बजाउँछ कसैले गीत गाउँछ है कोही त्यसमा डान्सरहरू नाच्नेहरू अन्त उहाँहरूको एकदम त्यो यहाँ त अब केटाहरूले दौरा सुरुवालहरू लगाउँछ हो अन्त केटाहरूले दौरा सुरुवाल हो अन्त हो अन्त उयो चौबन्दी चोलीहरू लगाउँछ हो अन्त त्यस्तोहरू छ अन्त यहाँ चाहिँ अँ अँ त्यो त्यहाँ साडीभन्दा पनि त्यो मु मुनि त्यो ऱ्याप गर्छ नि लुगा त्यो ऱ्याप गरेर माथि चाहिँ फुल फुल भा भएको ब्लाउज जस्तो हुन्छ त्यहाँदेखि माथिबाट त्यो तिनीहरूले त्यो माथि ज्वेलरीहरू लगाउँछ है अन्त एकदमै राम्रो देख्छ एट्रेक्टिभ देख्छ उनीहरूलाई अन्त केही प्रोग्रामहरू प्रोग्रामहरू हुँदाखेरि एकदमै त्यो डान्सको प्रोग्रामहरू पनि हेर्दाखेरि एकदमै मजा आउँछ त्यो जुन चाहिँ म्युजिक हुन्छ यहाँको लोकगीतहरू है गाउछ अर्नामेन्ट्सहरू अर्नामेन्ट्सहरू चाहिँ अब जस्तो गोल्डको जुन चैँचाहिँ उयो कलरफुल ड्रेसमा लगाएर त्यो माथिबाट गोल्डको लगाउँछ है उनीहरू अन्त त्यस्तो अँ अँ पोतेहरू जस्तो पनि छ हो अन्त ड्रेसहरू पनि

ल लगाउँछ नि त्यो डान्स गर्दा लगाउँछ एकदम राम मेकअप राम्रो गरेर नानीहरू एकदमै राम्रो देख्छ त्यो डान्सहरू गर्दा है अन्त गीतहरू गाउँदाखेरिम पनि आबो याँको गीतहरू यहाँको लोक गीतहरू गाउँछ अन्त यहाँ चाहिँ अब ढोलक मादलहरूमा बाँसुरीहरूमा एकदमै मिठो गीत है सुन् सुन्नु पाउँछ है त्यो गीतहरू हेर्दा एकदमै मज् मजा लाग्छ हो तपाईँहरू आउनुहोस् एकपल्ट हेर्नुहोस् होइन त्यो प्रोग्रामहरू हेर्नु हेर्नुहोस एकदमै इन्जोय गर्नुहुन्छ हो हुन्छ त्यही त त्यो त्यो सबै आएर हेर्नुहोस् एकपल्ट होइन एकदमै त्यो प्रोग्राम अब यहाँको यहाँको कल्चर चाहिँ अब एकदमै यो कल्चर चाहिँ अब यहाँको हाम्रो पाहाडको कल्चरलाई चाहिँ उयो गर्छ एकदमै बढावा दिन्छ होइन अब सबै सबै प्रदेशको आफ्नो आफ्नो कल्चर हुन्छ यो यो यो कल्चर डिपार्टमेन्टले चाहिँ त्यो चाहिँ कोसिस गर्दैछ कि हाम्रो यहाँको कल्चर चाहिँ जे होस् रहोस् है अन्त पार्टिसिपेटहरू पुनि अब बढेर जाओस् होइन हामी त अब यहाँको लोकल भनेर चाहिँ अब सबैले इन्जोय गर्छ तपाईँहरू पनि आएर हेर्नुहोस् है अन्त अन्त तपाईँहरूलाई मन पऱ्यो भने त्यसको भिडियो बनाएर तपाईँहरूले सेयर गरिदिनुहोस् अरू जग्गा है एकदमै यहाँको प्रमोसन हुन्छ हुन्छ हुन्छ हुन्छ तपाईँ कल गर्नुहोस् न हुन्छ हवस्